हेलो के यो राजेश होटल हो अँ सुन्नुहोस् न तपाईँको त्यो डेलिभरी बोय एकदमै टाइममा आउँदैन ढिलो ल्याइदिन्छ र केही सोध्यो भने झर्किएको जस्तो गर्छ र यस्तो व्यवहार एउटा डेली डेलिभरी बोयको यस्तो नहुनुपर्ने हामीसँग त हामी त हामी त यी यो हो कस्टमर हो हामीसँग राम्रै व्यवहार गर्नुपर्छ हाम्रो टाइममा ल्याइदिनुपर्छ हाम्रो पैसा परेको हुन्छ खाना राम्रो भए पनि कति लथालिङ भएको हुन्छ घोप्टिएको हुन्छ त्यसको वरिपरि त्यो कभरमा लागेको हुन्छ र हामी जहिले पनि यो कम्प्लेन गर्दाखेरि उहाँ रिसाउनुहुन्छ झट्ट रिसाउनुहुन्छ र हामीलाई एउटा डेलिभरी बोयले चाहिँ हामीलाई सहयोग गर्नुपर्छ र हाम्रो हाम्रो इच्छाको मुताबिक उहाँले काम गर्नेको असल हुन्छ भन्ने हामी गुनासो तपाईँलाई एउटा एडभाइस चाहन्छौँ र आइन्दा यस्तो गरेमा हामी कुनै अर्को दोकानतिर या कुनै अरू पसलमा हामी जानेछौँ उहाँसँग हामीले अर्डर दिनेछौँ र यो जुन तपाईँको यो होटलको डेलिभरी बोय छ उसलाई सम्झाएर अ एउटा कस्टमरसँग कस्तो प्रकारको व्यवहार गर्नुपर्छ त्यो चाहिँ राम्ररी सिकाउनुहुन्छ होला